तपाईँ सुषमाको बाउ बोल्नुभएको हो ए सुषमा आजकल डान्स क्लास आउँदैन त म उसको डान्स टिचर बोलेको ए नमस्ते ए उ आउँदैन त नआएको कति दिन भइसक्यो त आज आएन आज आएन अनि आएपछि पनि पुरा एकदम बिहेबिएर एकदम बदमास जहिले पनि साथीहरूसँग लडाइ परिरहेको ए अहँ पाएको छुइनँ फिसहरू एउटा पनि पाएको छुइनँ दुई महिना होइन मलाई दिएको छैन यो योसँग उसले दुई महिना भयो दुई महिनाको फिस तिरेको छैन यसो याद गर्नुहोस् तपाईँको छोरीलाई अनि एकदम सम्झाएर पठाउनुहोस् किनभने पुरा लडाई खेल्छ एकदम छाडा छ एकदम बिहेबियरहरू राम्रो अलिक ठिक छैन अब उसलाई एकपल्ट मज्जाले सोध्नुहोस् अनि मज्जाले सम्झाउनुहोस् हो अन्त के भन्छ यो उसले डान्स क्लासमा पनि एकदम उसको फोकस नै हुँदैन डान्स सिकाउँदाखेरि पनि के गरिरहेको कसो गरिरहेको कहिले पनि डान्समा राम्रोसँगले फोकस पनि हुँदैन र मज्जाले सिक्दैन पनि उ एकदमै के भन्नु अब छाडा भएको छ हजुर तपाईँले चाहिँ पुरै सम्झाउनु पर्ने हुन्छ तपाईँको छोरीलाई र राम्रोसँगले सम्झाएर उसलाई राम्रैसँगले उयो गरेर चाहिँ अब भोलिदेखिको चाहिँ तपाईँले उसलाई रेगुलर नै रेगुलरली नै डान्स क्लास चाहिँ पठाइदिनुहोस् न ए हुन्छ हुन्छ हुन्छ हजुर लाग्छ अर्को शनिबार पनि डान्स क्लास लाग्छ र सन्डे पनि लाग्छ होइन सन्डे होइन सन्डे पनि लाग्छ एभ्री स्याटरडे सन्डे लाग्छ डान्स क्लास हुन्छ हुन्छ हुन्छ हुन्छ